अँ हजुर हो त

ए पर्सी ए हुन्छ हामी रेडी गरिदिन्छौँ नि बेसी टाइम लाग्दैन हजुर तपाईँहरू कतिवटा रुम बुक गर्नु भएको छ तपाईँहरूले ए हुन्छ हामी रेडी पारिदिन्छौँ नि तपाईँहरू आउनुभन्दा अगाडि रुम अब तपाईँहरूको जति दिन तपाईँहरू बस्नुहुन्छ अब त्यसको हिसाबले हामी प्राइस भन्छ अन्त रुम अब टू बिएचकेको हो अन्त तपाईँहरू अब छजना हो भने हामी तिनटा बेड लगाइदिन्छ हजुर टिभीहरू सबै एभाइलेबल हुन्छ खानाहरू अब तपाईँलाई अब ननभेज चाहियो भेज चाहियो सबै छ

हजुर हाम्रो चिकन छ मटन छ पोर्क छ अन्त यस्तो डिसहरूमा साइड डिसहरूमा थुक्पा चउमिन मोमो फालेहरू छ फुडहरूको तपाईँहरूको लागि अब भेज चउमिनको फिफ्टी हो मोमोको सिक्सटी फालेको थर्टी हो

राम्रो आइटमहरू तपाईँलाई भेजमा पनि छ पनिर टिक्काहरू छ अन्त ननभेजमा तर अझै चिकन टिक्काहरू छ टाइम त्यस्तो केही छैन तपाईँहरू अब रुमको चाबी तपाईँहरूकोमा छ भने तपाईँहरू जहिले पनि एन्ट्री गर्दा हुन्छ

हजुर ए हुन्छ हुन्छ आउनुभन्दा अगाडि कल गरिदिनुहोस् स इन्फर्म गरिदिनुहोस् हामी रुम रेडी राखिदिई राखेको हुन्छ हुन्छ